अनि यो अहिले जुन चाहिँ हाम्रो यो हेडफोनहरू छ नि यो कानमा लगाउने यसले चाहिँ बहुत असर गरेको छ किनकि यो हामीले मोबाइलहरू केहीहरू हातमा बोकेर हातमै मजाले सुनिरहेको हुन्छौँ मजाले लगाइरहेको हुन्छौँ कानमै हाल्नु पर्ने अवस्था चाहिँ के छ यो कानमा हाल्दाखेरि के हुन्छ भन्दाखेरि एउटा त कानलाई अलिकति हेम्पर पनि हुन्छ किनभनेदेखि एकदमै ठुल्ठुलो स्वरमा कानमा त्यो जान्छ बाहिरको आवाज केही आउँदैन कसैलाई केही थाहा हुँदैन हामी कहीँनेर हिँड्दाखेरि पनि कोही बेला त म त झन् साह्रो एक खेप त बजारमा यस्तो खालको पजलमा परेँ कि किनभने हिँड्दै गर्दाखेरि त्यो भाइ मसँग बोलेको जस्तो लाग्छ म हेर्छु अरे मसँग त होइन किन बोलेको भरे उसले कानमा हेड फोन लगाएको रहेछ ऊ त कहाँनेर कोसँग बोलिरहेको रहेछ अब यो हेडफोनले यसरी कानमा लगाए पछि कानलाई धेरै नै हेम्पर पनि गर्छ यो राम्रो चिज पनि त होइन हाम्रो हातमा नै आवाज त हातमै बोकेको मोबाइलमा पनि त आवाज त आइहाल्छ कानमै हाल्नु पर्ने के त्यो पहिला त हामीलाई कहाँ कहाँ कत्रा कत्रा स्वरले बोल्दाखेरि पनि मजाले सुनिरहेको थियो यो फेरि कानमा त्यो आवाज आउनाले गर्दाखेरि कोही मान्छे घरमा कोही आफ्नो आफन्त कोही मान्छे पस्यो भने पनि छोरा छोरीले पनि यो हेड फोन निस्केकाले गर्दा कानमा हालिरहेको हुन्छ आफ्नो मान्छे आउँदा पनि आफ्नो मान्छे देख्दैन उनीहरूले को हो को हो यादै हुँदैन किनकि उसले कसैले के भाइ बाबा कहाँ छ भन्यो भने पनि ऊ हेरिबस्छ उसलाई थाहा हुँदैन किनभने त्यो आवाज बाहिरको आवाज गएको हुँदैन उसले हेडफोनले लगाएकोले गर्दाखेरि त्यसले गर्दाखेरि यो हेडफोनले चाहिँ एकदमै हामीलाई डिस्टर्ब गरेको छ हामीलाई त के भन्नु अझ हाम्रो छोरा छोरीहरूलाई अझ बेसी डिस्टर्ब गरेको छ घरमा कसैलाई थाहा हुँदैन को आउँछ को जान्छ मोबाइल खेल्छ बसिरहेको हुन्छ कानमा हेड फोन लगाइरहेको हुन्छ त्यो हेडफोनले गर्दा कसैले केही भाइ यता जाने बाटो कुन चाहिँ हो भन्यो भने पनि उसले एन्सर दिनु सक्दैन उसलाई त्यो कुरा थाहा हुँदैन के बोलेको बोलेको हेड फोन लगाए पछि त उसले अरू कुरा सुन्ने होइन ड्याम्मै कानै बन्द भएर उनीहरूको त्यो आफ्नो त्यो मोबाइलको के केको फाल्तु कोसँग बोल्ने बोलिरहेको हुन्छ यसले गर्दाखेरि यो हेड फोन चाहिँ एकदमै मलाई चाहिँ पटक्कै मन परेन यो हेडफोनबिना पनि इन्टरनेसनलमा कहाँ कहाँ के के हुँदैछ सबै थाहा पाउँछ यो हेड फोन लगाएर मात्रै हुन्छ भन्ने चाहिँ केही कुरा पनि छैन